हजुर यो ब्लाइन्ड डेट रेस्टुरेन्टबाट हो हजुर मलाई यो खाना अर्डर गर्नु थियो कि हजुर मेरो यो अर्डर लेख्नुहोस् है त एक प्लेट मोमो एक प्लेट लाफिङ अनि एक प्लेट चौमिन गरिदिनुहोस् न ल हजुर फेरी सुन्नुहोस् है त एक प्लेट मोमो एक प्लेट लाफिङ अनि एक प्लेट चौमिन हजुर यो रमादा होटेलको रुम नम्बर एक सय तिनमा डेलिभर गरिदिनुहोस् न ल हजुर कति टाइम लाग्छ होला है ए हुन्छ हजुर मलाई यो एक घन्टा भित्रामा डेलिभर गरिदिनुहोस् न है अनि यो पेमेन्ट चाहिँ कस्तो वेमा गर्नु पर्छ होला है हजुर मो त्यसो भए तपाईँलाई अनलाइन पेमेन्ट गरिदिन्छु नि ल हजुर हवस् मलाई त्यो खाना साथ बिल पनि पठाइ दिनुहोस् है